आजभोलि चाहिँ अब भारतमा चाहिँ धेरै प्रकारको अब चुनौतीहरू भइरहेको छ होइन किनभने अब पहिले त अब स्कुलहरू थिएन है नानीहरूलाई पढ्नुओर्नु कत्ति असुविस्ता हुन्थ्यो होइन अब अहिले त जताततै स्कुलहरू खोल्यो अनि अब प अब सबैजना शिक्षितै छ होइन पढेकै छ र धेरै धेरै पढेको हुन्छ तर पनि अब मान्छेले होइन पढेको भए पनि अब कामहरू पाउँदैन अझ कामहरू पाउनुको लागि धेरै असुविस्ता हुन्छ अब किनभने अब ज्यादा मात्रामा जनसङ्ख्याहरू बेसी बढेर होइन अब कामहरू पनि पाउँदैन कम्ती मात्रामा कामहरू पाउँछ अन्त अब त्यसरी कामहरू नपाएपछि चाहिँ अब मान्छेहरू कतिजना चाहिँ अब बाहिर गएर अब होइन आउट कन्ट्रीहरूतिर गएर काम गर्ने गर्छ कतिले अब बेरोजगार भएर बसेको घरमै अनि अब कर कतिजनाको चाहिँ अब गाउँठाउँमा होइन बाटोघाटोहरू पनि नबनिएर यातायात अब अब यातायात गर्नु असुविस्ता हिँडडुल अब जानु कता कता जानु पनि असुविस्ता हुने यस्तै प्रकारको अब धेरै प्रकारको अब भारतमा त्यही उयो भइरहेको छ होइन असुविस्ताहरू भइरहेको छ मान्छेलाई चाहिँ मेन चाहिँ अब काम हो काम भयो भने त अब होइन सबै कुरोको सुविस्ता हुने गर्छ तर अब मान्छेले अब पढेर पनि के गर्नु पढेर पनि अब अहिले त ज्यादा जनसङ्ख्या भएकोले गर्दा काम छैन कामै पाउनु मुस्किल छ कामै पाउँदैन अहिले